हामी चौबिसै घन्टा बिजुलीहरू पाउँछौँ यता अन्त बर्खामा चाहिँ हामीलाई साह्रो पर्छ अन्त यता लाइटहरू कट हुन्छ त्यतिखेर चाहिँ नानीहरूलाई पढाउनु खानाहरू पकाउनु कोही बेला नानीहरूको स्कुल लुगाहरू प्रेसहरू गर्नु अन्त स्कुलको लुगाहरू प्रेसहरू गर्दाखेरि या फोनहरू पनि चार्जहरू हुँदैन त्यतिखेर पुरा साह्रोहरू पर्छ फोनमा चार्जहरू गर्नु साह्रो पर्छ अन्त खानाहरू बनाउनु पनि साह्रो पर्छ त्यतिखेर बाहिरहरू जाँदा पनि लाइट टर्चलाइटहरू लिएर जानुपर्छ नानीहरू लड्छ अँध्यारोतिर हिँड्दा क्यान्डलहरू बालेर चलाउनुपर्छ हामीले यता अन्त